मलाई चाहिँ सबैभन्दा गर्व लागेको दिन चाहिँ अस्ति भर्खर पन्ध्र अगस्तको दिन चाहिँ म यहाँ साथीहरूसँग घुम्न जाँदा चाहिँ फिफ्टिन अगस्तको दिन चाहिँ म लेबुङ जाँदा चाहिँ एकदमै गर्व लागेको थियो कि हाम्रो साथीहरूले एकदमै राम्रो डिस्प्ले गरेको थियो ब्यान्डबाट गएको थिएँ म हेर्नु अनि मलाई खुसी नै लाग्यो त्यहाँ इन्जोय गर्नु मजा नै लाग्यो गर्व लाग्यो साथीहरू राम्रो खेलिदियो पोजिसनमा पनि राम्रै आयो होइन एकदम गर्व लागिरहेको छ त्यस त्यति अब खुसी भनेको त्यही नै हो त्यतिमै खुसी छु म एकदम गर्व लागिरहेको छ मेरो घरपरिवारबाट पनि राम्रै मानिरहेको छ होइन त्यस्तो खाले गर्नुपर्ने गर्व अनि अन्य त त्यही हो कि अब आफू पनि बिस्तारै ठुलो हुँदै गयो समय पछि अब घरपरिवारमा बोझ आउँदै जान्छ अब एकदम खट्दै गर्नुपर्छ त मैले अस्ति भर्खरै एउटा इक्जाम बसेँ त्यो इक्जाममा मेरो राम्रो मार्क्स आएको थियो अनि मलाई एकदमै गर्व लाग्यो त्यसमा कि हाम्रो घरबाट पनि एकदम गर्व मान्यो कि राम्रो मार्क्स ल्याएको ल्याएकै गर्छ होइन एकदम राम्रो मार्क्स ल्याएको ल्याएकै गर्छ सबै घरपरिवारले एकदम गर्व मानिरहेको छ